हेलो हेलो ए म प्रनिशा बोलेको हो त तपाईँ को हो धनमाया आङ्गी बोल्नु भएको कहाँ बिर्सिनु अहिले अन्त सानोतिनो बिजनेस खोलेर बसेको थिएँ त अन्त टाइमै पाउँदैन ए यहाँ अहिले म यहाँ मालबजारमा कि सानो बड्के चिया कफीको दोकान खोलेर बसेको छु अन्त त्यही भएर टाइमै पाउँदैन अन्त कस्तो हुनुन्छ ठिकै हुनुहुन्छ ए आउनुहोस् न भइहाल्छ नि त्यहीँ मालबजारमा त हो त्यही चिया कफीहरू बिस्किटहरू ए हजुर कफी चाहिँ पचास अन्त चिया चाहिँ बिस हजुर आउनुहोस् न तपाईँलाई त म राखिहाल्छु नि बेसी भएको छैन हौ एक दुई महिना त भयो अहिले त अलिक हुनु थालेको छ पहिलाको भन्दा पहिला पहिलाभन्दा त राम्रै चल्दैछ अहिले त ए आउनुहोस् न आउनुहोस् भइहाल्छ नि